तपाईँकोमा धान कस्तो कस्तो छ होला कसरी केजी छ अनि बासमति डिस्काउन्ट हुन्छ त्यहाँबाट हुँदैन बेसी अँ बासमति एक बोरा पठाइदिनुहोस् न म जिपे गरिदिन्छु अलगढा सन्तुक हेनरी हजुर हजुर हजुर अलिक मिलाए मिलाइदिनुहोस् ल त्यहाँबाट हुँदैन भने भनेपछि मेरो टोटल कति हुन्छ हजुर हुन्छ थ्याङ्क यू